अँ अँ बैनी मैले त्यो अस्ति टेलर बैनी बोलेको अँ म यहाँ अस्ति मैले सर्ट सिलाउनु दिएको थियो नि नर्बदा दिदी ए अँ मैले अस्ति त्यो नानीको सर्ट सिलाउनु दिएको थिएँ नि बैनीलाई त्यो सर्ट त उयो भएछ हौ के अरे फिटिङ भएन कि फिटिङ भएन अन्त त्यही भनौँ भनेर नि कि अन्त एकदम सानो भएछ हौ त्यो सर्ट कि अन्त अब के गर्नु अन्त बैनीलाई मैले अस पहिलातिर पनि कत्ति बनाउनु दिएको सिलाउनु दिएको राम्रै हुन्थ्यो योपालि चाहिँ के भयो हौ अन्त अँ होइन मलाई त अब चाहिरहेकै थियो नि त हो त्यही भएर हतारमा भनेर गर्नुदिएको अब के गर्नु अब टाइम पनि बेसी छैन म अब अँ ए हुन्छ त्यसो भए म कहिले स्याटरडे आउँदा हुन्छ ए ए जत्ति बेला आउँदा पनि हुन्छ ए ए हुन्छ त्यसो म स्याटरडे आउँछु नि त ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ राखेँ